हेलो कुसाङ दाजु बोल्नुभएको हो हेर्नुहोस् न म अघि बिहान फर्किँदा तपाईँको गाडिमा मैले झोला छोडेछु कि हेरेर मलाई इन्फर्म गरि दिनुहोस् न मेरो त्यसमा इम्पोर्टेन्ट डक्युमेन्ट थियो कि मलाई चाहिने मैले बिर्सेछु एकपल्ट चेक गरेर इन्फर्म गरि दिनुहोस् न ल मलाई कल गरेर